भाइ झुम्कारबाट बोलेको है सुन्नुहोस् न मलाई चाहिँ गाडी भाडा चाहिएको थियो हो तपाईँहरू त रेन्ट दिनुहुन्छ गाडी अन्त मलाई चाहिँ खासमा छाङ्गु जानु थियो हाम्रो फेमेलीको उयो ट्रिप छ नेक्स्ट तपाईँको नेक्स्ट विकेन्ड अब यो त तपाईँको आज शनिवार भइहाल्यो होइन तर नेक्स्ट विकेन्ड हाम्रो शनिवार छ प्लान अन्त मलाई चाहिँ के कसो पर किलोमिटरको रेट कति छ के छ अब मैले त्यो शनिवार चाहियो मलाई त शुक्रवार ल्याउनुपऱ्यो गाडी होइन अन्त गाडी मैले ल्याएर शुक्रबार ल्याएर शनिबार आइतबार सोमबार तपाईँलाई मैले गाडी फर्काउँदा बुधवार बेलुका हुन्छ त बुधवारसम्मको रेट चाहिँ के पर्छ होला यसो मलाई भनिदिनुहोस् अन्त पर किलोमिटरको चाहिँ ए हजुर ए पर किलोमिटरको त्यसो भए पन्ध्र रूपियाँ गरेर ठिकै छ नि त अलिकति अब लामो चलाएर ज्यादा किलोमिटर भयो भने त अलिक कम्ती गरिदिनुहुन्छ होला नि त मिलाएर ए हुन्छ हुन्छ हुन्छ ठिकै छ नि त त्यसो भए म आउँछु नि त्यसो भए बादमा आउँछु नि त ल म त्यहाँ तपाईँकोमा हुन्छ हुन्छ